मैले भर्खरै एउटा स्याम्पो चाहिँ मगाएकै थिएँ कि तर त्यो स्याम्पो चाहिँ मलाई कस्तो लाग्यो भन्नुहोस् त अनलाइन मगाएको थिएँ हो मैले दुईपल्ट जस्तो ट्राई गरेँ कि तर त्यो ले चाहिँ अब त्यहाँ लेख्नु चाहिँ लेखिएको थियो एकदमै हरफल कन्ट्रोल भनेर लेखिएको थियो होइन तर त्यस भनेन मेरो त कपाल झर्ने र त्यो स्याम्पो मगाएको तर कन्ट्रोल भएको जस्तो चाहिँ लागेन मलाई अलिकति कपाल ड्राई भएको जस्तो लाग्यो त्यो नुहाइसकेर अनि कपाल पनि अलिक झर्नु कन्ट्रोल भएन है ड्राई भएको जस्तो लाग्यो ड्यान्डड्रफ पनि पसेको जस्तो लाग्यो त्यो न स्याम्पो युज गरेकोदेखि चाहिँ मलाई ड्यान्डड्रफ पनि अलिक बेसी भएको जस्तो लाग्यो र मलाई चाहिँ त्यो स्याम्पो मनपरेन